मेरो आधारमा चाहिँ डान्स एउटा यस्तो कला हो जसमा सबै सबै ठाउँको भावना होस् वहाँको कल्चर होस् त्यो सबै हामी बयान गर्नुसक्छौँ एउटा डान्सको कलाले गर्दाखेरि जसमा कसैको जे फिल गर्दैछ आफूले होइन इमोसन्सहरू जुन चाहिँ हुन्छ त्यो हामी उनीहरूलाई बयान गर्नुसक्छौँ एउटा डान्सको फममा हामी धेरै धेरै कल्चरहरू पनि हामी डान्सको थ्रु हामी देखाउन सक्छौँ अनि जुन चाहिँ एउटा फम हुन्छ डान्सिङ त्यो एउटा एक्सप्रेस गर्नु हो आफ्नो इमोसन्सलाई जुन चाहिँ हामीले खालि डान्स मात्रै गर्ने भएर चाहिँ होइन हाम्रो जुन चाहिँ इमोसन्सलाई चाहिँ हामी फिल गर्नु चाहन्छौँ त्यो चाहिँ अगाडिको हेर्नेहरूले चाहिँ त्यो फिल गर्नु सकोस् त्यो टच होस् जब त्यो टच हुन्छ त्यो त्यो त्यतिखेर चाहि हामी यो प्रुभ हुन्छ कि अँ हामी साँच्चीकै राम्रो डान्सर रहेछौँ हाम्रो डान्स हामी जे एक्सप्रेस गर्नुखोजेको हो त्यो अगाडिको मान्छेहरूले बुझ्यो उनीहरूलाई पनि त टच गर्यो उनीहरूले बुझ्नुसक्यो भनेर चाहिँ मलाई चाहिँ त्यस्तै लाग्छ डान्स एउटा आर्ट हो त्यसलाई हामी बुझ्नु पनि पर्छ र हामी एउटा आशीर्वाद हो नृत्य एउटा आशीर्वाद हो